हेलो आइसा नानी बोल्नु भएको नानी म गान्तोकबाट बोलेको कि अन्त यहाँ कालिम्पोङमा तपाईँ कुन स्कुल जानु हुन्छ ए होइन हौ म अर्को दुई हजार चौबिसमा नि मेरो छोरालाई लगाउँ भनेको अहिले त मिडटर्म छ अहिले त गान्तोकमै पढ्दैछ कि अन्त कि नानी त्यो स्कुल कस्तो खालको छ हौ के छ पिजीकोमा राख्नुपर्ने हो कि होस्टेल राख्नु पर्ने हो कि के कस्तो व्यवस्था छ हौ त्यहाँ

हजुर ए है नानी बा बाहिर चाहिँ नराखौँ भनेको हौ एउटा टिचर्सहरूकोमा पिजी राखेको छ भने चाहिँ होस्टेल पनि बस्दिनँ भन्छ नि त कि त्यसले गर्दा चाहिँ मैले होस् न सरहरूकोमा पिजीमा चाहिँ निक्कै कम्ती पनि हुन्छ अलिक याद पनि गरिदिन्छ नि त अलिकति भए पनि गाइड राम्रो पनि हुन्छ है पिजीमा चाहिँ के छ नानी व्यवस्थाहरू

ए ठिकै ठिकै छ खानाहरू राम्रै छ है त्यहाँनिर तपाईँको साथीले भन्छ साथीहरू त्यहीँ छ है दुईजना ए ठिकै छ किनभने खानापिनाकै त हो अलिकति भए पनि प्रब्लम हन्छ नानीहरूलाई आफूदेखि टाडो कहिले राखेको छुइनँ कि फेरि योपालि चाहिँ अब चाहिँ कालिम्पोङमा यता लगाउँ भनेर नि अब यहाँको स्कुलहरू कति राम्रो राम्रो छ भनेर नि त्यहाँको रेपु रेप्युटेसन कस्तो छ नानी त्यो स्कुलको अब स्कुलमा अब आइसीएससी उसमा कस्तो छ अब रिजल्टहरूमा माथि डिपेन्ट गर्छ नि त रिजल्ट कस्तो आउँछ

ए के राम्रो हौ त्यो त ए एकदमै राम्रो अँ मैले नाम सुनेको तपाईँले जुन स्कुल भन्नुभयो नि एकदम छ रेप्युटेसन गान्तोकमा सुनेको मैले कि अन्त फेरि तपाईँ त्यहाँ जान्छ भनेर चाहिँ मलाई ढुक्क लाग्यो नि त किनभने अब चाहिँ मैले भाइलाई ल्याउँदाखेरि तपाईँले गाइड पनि गरिदिनु हुन्छ के कस्तो आफ्नो चिनेकै दिदी छ भने त राम्रो नि त हो कि होइन भन्नुहोस् त अब भाइलाई चाहिँ यो पालि चाहिँ नाइनमा जोइन गराउँ भनेको हुन्छ है नाइनमा एट सम् नाइनमा गर्छु किनभने टेनमा त हुँदैन नि त नाइनमा गरेको छ भने चाहिँ अब फर्म फिलअपहरू गर्नुपर्छ कति होइन त्यसले गर्दाखेरि चाहिँ त्ययहीँ कन्टिनिवेसन गराउँ भनेको नाइन टेन भइहाल्यो इलेभेन टुवेल्भ पनि इलेभेन टुवेल्भ पनि छ है त्यहाँ ए तपाईँ टुवेल्भ है ए ठिकै छ भाइलाई एसो याद गरिदिनुहोस् ल के हो कसो हो म आउँछु नि अन्त फर्महरू कहिले के हो कहिले दिन्छ के कस्तो हुन्छ तपाईँले मलाई एकदम उयो गर्नु होस् है फोन गर्नुहोस् है जानकारी गरिदिनु होस् ल किनभने यो यो ट्वेन्टी थ्रीको लास्टमै फर्महरू उयो गरिहाल्छ नि त सायद अक्टुबर नवम्बरतिर सुरु गरिहाल्छ होला कि त्यतिबेला मलाई फर्म बाड्दैछ आन्टी भनेर भनिदिनुहोस् न ल हुन्छ नानी थ्याङ्कयू सो मच